र हाम्रो गाउँमा व्यवसायको विषयमा यहाँनेर सर्वप्रथम त गुवाको बिजनेस चल्छ गुवाको बिजनेस हामीले सालियाना हाम्रो जुन व्यापारीहरूलाई दिन्छौँ अनि हामी पनि धेरथोर त्यो बिजनेस गर्छौँ र हाम्रोमा झाडु कुच्चोको व्यवसाय पनि धेरै मात्रामा छ र यसमा हामीले भनौँ घरको बिस क्विन्टल तिस क्विन्टलको हिसाबले हामी निकालेर त्यो झाडु बिजनेस व्यवसाय गर्छौँ र अलैँचीको व्यवसाय पनि धेरथोर अलिअलि चल्दैछ र विशेष गरी हाम्रो याँ होमस्टेहरू दुईटा छ हाम्रो गाउँमा र त्याँ पनि हाम्रो टुरिस्टहरू धेरथोर आउने गर्छन् र त्यो व्यवसाय पनि चलिरहेको छ र यहाँनेर हाम्रो गाउँमा गुवा भित्र भित्र निम्बुहरू लगाएर निम्बु पुनि धेरथोर व्यवसाय चलिरहेकै छ र विशेष गरी हाम्रो यहाँ टुरिस्टहरू आएर धेरथोर हाम्रो गाउँमा भनौँ धेरथोर व्यवसाय त्यहाँबाट नि भइरहेकै छ र हाम्रो गाउँमा हामीले दोकान दौडि मसिनो भए पनि चलाइरहेका छ गाउँका व्यक्तिहरूले र यस्तै ठुलो त होइन थुक्पा मोमो चाउमिनहरूको व्यवसाय पनि मसिनो मसिनो चलिरहेको छ र अब यस व्यवसायबाट हाम्रा गाउँका मानिसहरूले धेरथोर जिउने मेलो गरिरहेको छ व्यवसायदेखि यो व्यवसायदेखि अर्को व्यवसाय केही पनि छैन त्यसैले गर्दा दुखोसुखो जिउने मेलो गरिरहेको छ